म धेरैवटा जग्गामा गाउँ ठाउँमा नजिकैको सहरतिर गइबस्छु जहाँ चाहिँ यो अवेरनेस प्रग्रामहरू हुन्छ जहाँ चाहिँ कुनै कुरोबाट नराम्रो कुरोहरूदेखि वञ्चित राख्ने कार्यक्रममा मलाई रुचि पनि छ यो विषयमा र यसले गर्दा म त्यस्तो कार्यक्रम जहाँ जहाँ हुन्छ जुन जुन सहर गाउँमा या पञ्चायततिर हुन्छ समाजभित्र हुन्छ या सहरभित्र बजारभित्र त्यस्तो जग्गातिर म जाइबस्छु र वहाँ गएर दुई चार शब्द केही बोल्ने पनि गर्छु जसमा मलाई चाहिँ धेरै आफैलाई केही गरेँ जस्तो पनि लाग्छ गाउँ सहरमा गाउँसहरहरू अगाडि बढेर जाओस् भनेर त्यसको लागि म गाउँतिर घुमी पनि बस्छु कति जग्गामा फ्री टाइममा र म गएर कतिवटा प्रवचनहरूका लागि म उनीहरूले मलाई संयुक्त आइदिनु पनि भन्छन् सहयोग गर्नु नि भन्छन् म र यस्तै विषयहरूमा कतिवटा कुरामा गएर भाग लिइ पनि बस्छु